र अहिलेको है समयमा वर्तमान समयमा चाहिँ हामीलाई टेक्नोलोजीले चाहिँ धेरै मानिसहरूलाई चाहिँ सहायता मिलिराखेको छ कारण पहिला जस्तो हामी मानिसहरूले धेरै है कामहरू कुराहरू गर्दा अहिले हामीले पुग्नु पर्ने है स्थितिहरू छैन र पहिला है जब यो सब प्रविधिको उपयोग नहुँदाखेरि हामीले आफ्नो है कुनै पनि कामहरू गर्दाखेरि हामी मान्छे स्वयम् आफै त्यही पुग्नु पर्ने कुनै पनि इमर्जेन्सी खबरहरू छ भने पनि है हामी मान्छे कुदेर जानु पर्ने है स्थिति त्यो समयमा थियो तर जब टेक्नोलोजीले है हामीलाई यो कुरा ल्यायो है अहिले त हामीले फोन मार्फत आफ्नो त सब जानकारीहरू हामीले पाउन सक्छौँ इभन हाम्रो कुनै पनि है ब्याङ्कको अपडेटदेखि लिएर ब्याङ्कमा हामीले लेनदेन गर्नु पऱ्यो र दोस्रो व्यक्तिसँग हामीले लेनदेन गर्नु पर्ने विषयहरूमा पनि है यो फोन मार्फतमा हामी सब कुराहरू गर्न सकिरहेका छौँ अहिलेको समयमा कारण पहिलाको समयमा भने चाहिँ है मानिसहरूले कुनै मान्छेलाई दुई सय तिन सय रुपियाँ दिनु पर्छ भने हामी मान्छे आफै पुग्नु पर्थ्यो कुनै इमर्जेन्सी खबरसम्म हामी मान्छे आफै जानु पर्ने हुन्थ्यो तर है अहिले हामीलाई धेरै है सुविधा मिलेको छ कारण हामीले ब्याङ्कको जुनै पनि कुराहरू अहिले हामीले फोनमा जिपे चलाउँछौँ फोन पे चलाउँछौँ अरू कुराहरू हामी फेसबुकहरू चलाउँछौँ यो कुराहरूबाट प्रशस्त हामीले फाइदाको कुराहरू पाइरहेका छौँ र जति पनि हामीले है ब्याङ्कमा गर्नु पर्ने कारोबारहरू पनि अहिले हामीले घरमा बसेर पनि हामीले गर्न सकिरहेका छौँ हुन्छौँ हामीले पहिला पैसाहरू निकाल्नुको लागि हामी कति चोटि हामी ब्याङ्कमा जानु पर्थ्यो अहिले जानु पर्छ तर त्यस्तो है पहिला जस्तो हामीले त्यो कुराहरूलाई है त्यो कुराहरूको लागि हामीले समय खर्चिरहनु पर्दैन कारण है हामीमा धेरै प्रकारको सुविधा भएको कारणले गर्दा हामीले घरमा बसेर पनि हामीले आफ्नो पैसाहरू हामी दोस्रो ठाउँहरूमा हामी पठाउनु सक्छौँ पाउनु पर्ने रकमहरू हामीले फोन मार्फतमा पनि हामीले पाउन सकिरहेका हुन्छौँ त्यति मात्र होइन अहिले हामीलाई यति धेरै सजिलो भएको छ है संसारको कुनै पनि ठाउँहरूमा हाम्रो आफन्त हाम्रो मानिसहरू फँसेको छ वा उनीहरूसँग भेटघाट गर्नु पर्छ र उनीहरूसँग बोलचाल गर्नु पर्छ भने पहिला जस्तो है हामीलाई दुविधाको कुराहरू छैन अहिले धेरै कुराहरूमा फोनले हामीलाई सुविधा दिएको छ र हामी देन एन्ड दियर त्यति बेलाको त्यति बेला हामी त्यो मानिसहरूको सँग है हामी भोइसकलमा बात गर्न सक्छौँ इभन हामीलाई हेर्नु मन लाग्यो भने हामी भिडियोकलमा पनि हामी त्यो मान्छेहरूसँग के गर्नु सकिरहेका हुन्छौँ भेटघाट गर्न सकिरहेका हुन्छौँ र त्यति बेला हामीलाई सब प्रकारको सुविधाहरू पाइरहेका हुन्छौँ जुन सुविधाहरू चाहिँ है पहिलाको समयहरूमा चाहिँ थिएन तर जब है हामीलाई यो सब फोन मार्फत हामीले यो कुराहरू पाउन सक्यौँ हामीलाई अहिले धेरै सुविधा छ अहिले हामीलाई कुनै पनि इमर्जेन्सी खबरहरू छ भने पहिला मान्छे पुग्नु पर्थ्यो भने अहिले फोनमा है हामीले ए एक कलमा एक एसएमएसमा होइन एक मेसेजमा हामीले त्यो कुराहरू पनि हामीले प्राप्त गर्न सकिरहेका हुन्छौँ र त्यसले गर्दा चाहिँ है प्रविधिको प्रयोग चाहिँ है हामी मानिसहरूको लागि चाहिँ एकदम है उपयोगी बनेको छ